हेलो

ए म त हामी चाहिँ खासमा उयो टुर गाइड हो कि अन्त हामी चाहिँ तपाईँहरूलाई तपाईँहरूले जस्तो अब एउटा प्याकेज बुक गर्नुभयो भने होइन त्यो प्याकेजमा तपाईँ दार्जिलिङ घुम्ने भयो दार्जिलिङमा बस्ने दार्जिलिङमा आउने जाने सबै नै हुन्छ हो अन्त टोय ट्रेनमा जाने भन्नुभएको तपाईँ चाहिँ टोय ट्रेनमा कहाँ सिलगढीबाट चढ्नुहुन्छ होइन सिलगढीबाट भनेपछि तपाईँको कतिजना हुनुहुन्छ तपाईँहरू पाँचजना जस्तो छ है पाँचजना कोही नानीहरू कोही छ कि ठुलो मान्छे नै हुनुहुन्छ सबैजना ल ए ठुलो मान्छे मात्रै नि कहिले आउनुहुन्छ होला कति तारिकको होला शुक्रबारतिर भनेपछि ए हजुर अँ हुन्छ हुन्छ हुन्छ शुक्रबारतिर है एकछिन पर्खिनुहोस् ल म टोय ट्रेनको टिकटहरू हेरिदिनु पर्यो शुक्रबारको हजुर छ शुक्रबारको छ कि एकजनाको चाहिँ दुई सौ बिस रुपियाँ गरेर लाग्ने रहेछ अन्त दुई सौ बिस रुपियाँ एकजनाको हो हजुर हजुर हजुर दुई सौ बिस दुई बिस रुपियाँमा चाहिँ तपाईँको शुक्रबारको बिहानको साढे नौ बजीको ट्रेन छ जङ्गसनबाट यो सिलगढी जङ्गसनबाट हजुर हजुर साढे नौको छ भ्याउनुहुन्छ साढे नौको ए हजुर हजुर हजुर साढे नौको ट्रेन छ अनि साढे नौमा चाहिँ तपाईँ त्यहाँबाट आउनुभयो भने अब त्यहाँबाट सिधै जङ्गसनबाट तपाईँको सुकुना छ अर्को स्टेसन अन्त सुकुनाको बाद तपाईँको तिनधारे भएर हो अन्त पगलाझोडा भन्ने जग्गा छ बिचमा त्यो भएर चाहिँ खरसाङहरू भएर आउँछ मजाले घुमेर ट्रेन चाहिँ अन्त अब त्यसमा तपाईँले फाइदा चाहिँ के छ भने गाडीमा जाँदा अब सट्टै गयो सट्टै आयो केही देखिँदैन अब ट्रेनमा जाँदा चाहिँ मजाले त्यो ट्रेन फेरि बिस्तारै चल्छ यसो वरिपरिको नजाराहरू हेर्दै होइन चराचुरूङ्गीहरू हेर्दै हजुर सिनेरीहरू हेर्दै आउँदा हजुर जाँदा भयो त्यो ट्रेन अँ बिस्तारै हुन्छ कि फोटो खिच्दै जाँदा हुन्छ तपाईँले अन्त त्यो ट्रेन चाहिँ माथि गएर तपाईँको घुममा पनि रोक्छ पन्ध्र बिस मिनट जस्तो रोक्छ घुममा अनि तपाईँले घुममा पनि फोटोहरू खिच्दा भयो हो त्यहाँ रोकेको बेलामा बतासे लुपहरू भएरै जान्छ अन्त चाहिँ त्यहाँ पुग्दाओर्दा झन्डै तपाईँको चार साढे चार घन्टा लाग्छ पुग्न पाँच घन्टा जस्तो लाग्छ त साढे नौ भन्दा साढे दस साढे एघार साढे बाह्र साढे एक त्यही दुई तिन बजीतिर पुग्नुहुन्छ अन्त ट्रेनको जुन स्टेसन छ माथि त्यो स्टेसनमा हाम्रो गाडी आइरहेको हुन्छ होटलबाट तपाईँलाई पिक गरेर हाम्रो होटलमा तपाईँले अब बुकिङ गर्नुभयो भने चाहिँ हाम्रोमा बस्दा भइहाल्यो सजिलो हुन्छ त्यस्तो गर्नुभयो भने चाहिँ तपाईँलाई हजुर हजुर हजुर हजुर अँ सजिलो हुन्छ त्यस्तो गर्नुभयो भने चाहिँ हो अन्त हजुर हजुर होटलको चाहिँ तपाईँलाई एउटा रुममा चारजना हुन्छ दुईवटा डबल बेड छ डबल बेडमा चारजना हुन्छ चारजनामा तपाईँको बाह्र सौ गरेर रुम छ सस्तै छ अन्त बाह्र सौ गरेर रुम छ त्यो भइहाल्यो ट्रेनको टिकट भइहाल्यो खानेहरू अब तपाईँले खान्छु भन्नुभयो भने त्यही होटलमा पनि भइहाल्छ नभए बाहिर पनि खाँदा भयो त्यो तपाईँको मर्जी अब तपाईँलाई जस्तो मनपर्छ त्यो गर्दा हुन्छ हो अन्त के अरे ट्रेनको त्यसो भए फिक्स हो है पेमेन्ट के गर्नु मलाई अनलाइन गरिदिनु हुन्छ अँ हुन्छ हुन्छ अनलाइन गरिदिनु होस् न त्यही राम्रो हुन्छ नि हाम्रो पनि टिकट काट्नुपर्छ हो हुन्छ अहिले नै गर्नुभयो भने झन् राम्रो ट्रेनको सिट अहिले खाली नै छ हो अँ हजुर हजुर त्यही गर्नुहोस् न मलाई कल गर्नुहोस् गर्नुअगाडि यही नम्बर हो हुन त अन्त यही नम्बरमा गर्दा भइहाल्यो हो कल गर्नुहोस् त्यहाँबाट कल गरेर तपाईँले पे गर्दा हुन्छ नि म बुक गरिदिन्छु नि ल हुन्छ मलाई ल गर्नुहोस् न भन्नुहोस् न मलाई बादमा ल हुन्छ हुन्छ हुन्छ हुन्छ ल धन्यवाद